अँ अब हेरौँ गाउँको मानिसहरूले ऋण त लिन्छन् तर बिचराहरू अभर परिराखेको बेला मात्रै लिन्छन् अरू बेला त अब आफ्नोमा अलिअलि खानु पिउनु छँदैछ भने त लिने कुरा पनि आउँदैन ह अब यिनीहरू ऋण लिन्छन् जसकोमा छ उसकोबाट त लिन्छन् जसकोमा छैन उसकोबाट त ऋण माग्ने त कुरा आउँदैन अँ ऋण लिँदाखेरि त अब तिर्छु नै भन्ने भएर चाहिँ लिन्छ लिनु चाहिँ र कतिजना फेरि बिचाराहरू तिर्नु पनि सक्दैन नतिर्दाखेरि उनीहरूको घर जमिनहरू कब्जा गरिदिन्छन् के हुन्छन् हुनु त अब प्रायः जस्तो मान्छेहरूलाई कसैलाई पनि ऋण भन्ने शब्द चाहिँ नहोस् कसैलाई पनि ऋण चाहिँ नपरोस् भन्ने छ तर अब त्यो खोइ उपाय छैन त्यसले गर्दाखेरि मान्छेहरू ऋण लिनु पनि कर लाग्छ करै लाग्छ अँ यसको उदेश्यहरू अब के भन्नु र अब काम परेको बेला मात्रै त अब ऋण लिन्छन् नत्र भने लिने कुरा पनि आउँदैन